विशेषतः हामी पानी उमालेर पिउने गर्छौँ त्यसमा ब्याक्टेरिया हुन्छ भनेर पानी उमालेर पिउँछौँ शुद्ध पारेर र हामी हामी झन् यो गाउँ बस्ने गाउँ बस्तीमा बस्ने यो सबमा बस्ने मान्छेहरूले झन् मुहानहरूबाट पानी ल्याएको हुन्छ र त्यसबाट आउँदाखेरि त्यसबाट ल्याएर त हामी एकैचोटि हाम्रो सिन्टेक्समा हाल्छौँ सिन्टेक्समा राख्दाखेरि हामी फिटकेरी फिटकेरी तेलहरू हालेर राख्दछौँ किनभने मच्छरहरू बाहिरको किरा फटेङराहरू नपसोस् भनेर तेल्लाई शुद्ध होस् भनेर हामी त्यसरी राख्ने गर्छौँ अरू उपायहरू घरको जस्तो हाम्रो माटोको भाँडाहरू हुन्छ त्यसमा हामी त्यसमा पहिला बलुवा त्यसपछि माटोहरू राखेर त्यसपछि फेरि माथिबड पानी हालेर त्यसलाई फिल्टर गर्ने गर्छौँ फिल्टर गरेर चाहिँ हामी चिसो पानी पिउँछौँ अब चिसो मौसममा त हामी पानी उमालेर पिउँदा भइहाल्छ सिन्टेक्समा राखेको पानीहरू पनि तर जब हामी यो गर्मीको मौसमहरूको समयमा चाहिँ एकदम अब तातो पानीहरू हामी पिउन सक्दैनौँ नि त उमालेर त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ घरेलु उपायहरू भन्दा चाहिँ त्यही अब फिटकेरी पानी फिटकेरी हालेर ब्लिचिङ हालेर हामी राखेको पानीहरूलाई चाहिँ हामी पिउने गर्छौँ अन्त घरेलु उपायहरूमा त्यही हामी त्यही माटोको भाँडामा चाहिँ बलुवा पहिला बलुवा त्यहाँदेखि पानी बलुवा त्यहाँदेखि माटो त्यसपछि भने माथि राखेर मुनि फेरि अर्को भाँडालाई थापेर चाहिँ हामी त्यसमा त्यसरी हामी पिउने गर्छौँ